हाम्रो दार्जिलिङमा चाहिँ छोराहरूले मात्रै पढेर गर्छ भन्ने छैन छोरीहरूले नि त्यतिकै सराबरी बरी नै बराबरी नै गर्छ पढेर आमाबाउहरूलाई देखभाल सबै गर्छ अन्त पढेर अब छोरा र छोरीमा बराबरी नै आमाबाउले पनि अब पढाइमा कमी राख्दैन सके सके छोरीहरूले नि पढोस् छोराहरूले नि बराबरी नै पढोस् भन्ने मनमा राखिन्छ यही भएर चाहिँ अब छोरा र छोरीमा कोही कमी हुँदैन बुद्धिमा अब होला बाहिरी जग्गा चाहिँ छोरीमा अब अलि भिन्नता राख्दो होला तर हाम्रो दार्जिलिङमा चाहिँ त्यो छैन छोराछोरीमा बराबरी नै पढाइ लेखाइ आमाबाउको देखभाल पनि छोराछोरीले बराबरी नै गर्छ अन्त